हजुर स्कुलमा चाहिँ अब धेरै विषयहरू थियो है अब भन्नपर्दा चाहिँ अब मलाई एउटा विषय चाहिँ साह्रै मन मनपर्थ्यो त्यो चाहिँ हो स्पोर्ट्स हजुर खेलकुद है अब त्यसमा चाहिँ अब मलाई एकदमै मनपर्ने चाहिँ स्पोर्ट्स चाहिँ हो फुटबल फुटबल चाहिँ म खेल्ने गर्थेँ सानैदेखि स्कुल पढ्दा अनि क्लास सेभेन हुँदादेखि नै मैले स्कुलमा अब मिनी टिमदेखि खेलेको फुटबल है अनि खेल्दै गएँ खेल्दै गएँ अनि खेल खेल्दै खेल्दै गएँ अनि धेरै धेरै अब वर्ष खेले मैले स्कुलबाट गोली है अनि त्यसै अब खेल्दै गर्दा अब कता कता पनि लानुहुन्थ्यो सरहरूले बाहिर बाहिर पनि लानुहुन्थ्यो है जस्तै भयो सिलगढी बाघडुङ्ग्रा यता कता कतातिर लानु लानुभयो हजुर खेलाउनु त्यहाँ पनि खेलिन्थ्यो फुटबल अनि त्यही हो मनपर्ने अब है विषय चाहिँ अब गोली नै थियो अनि अहिले पनि खेल्दैछु गोली हजुर म चाहिँ एसयुएमआई स्कुल पढे्को कालिम्पोङको अनि त्यही स्कुलदेखि सानैदेखि फुटबल खेल्न थालेको है अनि अहिलेसम्म पनि खेल्दैछु फुटबल हजुर